हलो ए यो हुजराज रेस्टुरेन्ट हो ए सुन्नुहोस् न यो आज यो खुल्ला हुन्छ होला ए ए के भन्छ यो अर्को स्याटरडे तिर खुल्ला हुन्छ ए म यता यो शिव मन्दिरपट्टि बस्छु कि त्यहाँ डेलिभरी त हुन्छ होला हुन्छ है ए सुन्नुहोस् न के भन्छ मेरो यहाँ साथीको बर्थडे आउँदै थियो कि त्यसमा चाहिँ अलिकति अर्डर लिनु थियो अर्डरगरू गर्नु थियो अलिकति बल्कमै छ हजुर ए हजुर हामीलाई एकसौ पचासवटा जस्तो चाहिएको थियो त्यो बिर्यानीहरू कि हजुर त्यो स्याटरडे हजुर हो त्यो दिन स्याटरडे हजुर हो त्यो बिर्यानीहरू चाहिएको थियो कि त्यही भएर चाहिँ तपाईँलाई कल गरेको नि त्यो डेलिभर हुन्छ कि हुँदैन त्यो डेलिभरी पनि हेरेको हौ डेलिभरीहरूको एक्सट्रा चार्ज लाग्छ लाग्दैन है ए हुन्छ ए अर्डर त्यही त यहि अर्डर प्लेसहरू गर्नुको लागि ए म आउँछु नि म त्यहाँ आहिलेतिर त्यही कनफर्म गर्नको लागि तपाईँलाई कल गरेको थिएँ है हजुर ए हुन्छ हुन्छ